नमस्कार हजुर म दोकानमै छु त मेरो दोकानमा समोसा पाउँछ भुजिया पाउँछ गुलाब जामुन पाउँछ बर्फी पाउँछ सबै कुरा पाउँछ हजुर हजुर हुन्छ कहिले चाहिएको हजुर हुन्छ हजुर हजुर हुन्छ त्यो सबै मिलाएर सत्तर रुपियाँ जस्तो पर्छ हजुर हुन्छ हजुर

हुन्छ हुन्छ हुन्छ हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ